हाम्रो गाउँमा खेल्ने परम्परा चाहिँ यस प्रकारको छ गाउँमा जति खेलकुदहरू खेल्छौँ हामी फुट बल खेल्छौँ भली बल खेल्छौँ क्रिकेट खेल्छौँ यिनीहरू खेल्नेमा चाहिँ फुटबलमा चाहिँ जुन एउटा स्कुल छ त्यसमा एउटा फुट बल राखिएको हुन्छ गाउँ समाजले गाउँ जति क्लबले फुटबलको फुट बल भली बल र क्रिकेटहरू राखेको हुन्छ त्यसमा जति पनि खेल्ने खेलाडीहरू हुन्छन् कतिजना टाडो टाडोबाट आएका हुन्छन् कतिजना गाउँकाहरू हुन्छन् उनीहरूलाई एउटा कसरी खेल्ने भन्छौँ उनीहरूलाई आफ्नो एउटा कोसिस आफ्नो आफ्नो घरको आफ्नो जति पनि सिनियर बुजुर्गहरू छ उनीहरूले जति पनि खेलाडी पहिलेको जति खेलाडीहरू छ भली बल खेल्ने भली बल फुट बल खेल्ने फुट बल उनीहरू प्रत्येक खेलाडीले उनीहरू आफ्नो टिमलाई चाहिँ यसरी खेल्नु पर्छ हामीले खेलको मैदानमा चाहिँ उत्रेर चाहिँ हामीले कुनै कुरोको एउडा कुनै लडाइँ झगडा गर्नु हुँदैन कुनै कुरोको एउटा बदनाम भएर खेल्नु हुँदैन शान्तिसित एउटा खेलमा चाहिँ खेले चाहिँ हामीले आफ्नो टिमलाई चाहिँ सबभन्दा अघि बढाएर चाहिँ आफ्नो मनोरथ गर्न सक्छौँ प्रत्येक एउटा खेलमा जति पनि क्रिकेट भली बल फुट बल हुन्छ यसमा आज हामीहरू चाहिँ गएर सब एउटा सिनियर सिनियर सिटिजन भएर हामी त्यहाँ गएर आफ्नो एउटा खेलको माध्यमलाई चाहिँ हामी एउटा प्रत्येक कुरामा सहायता गर्छौँ सहयोग गर्छौँ उनीहरूलाई चोटपटक लागेको खण्डमा उनीहरूलाई मेडिकल ट्रिटमेन्ट उनीहरूको प्रत्येक कुरामा स्याहार पनि देख्न प्रत्येक कुरामा उनीहरूलाई ट्रिटमेन्ट उनीहरूलाई हाम्रो एउटा सहयोग गर्छौँ अनि हाम्रो जुन नव ज्योति क्लब छ नव ज्योति क्लबमा प्रत्येकको आफ्नो एउटा एउटा व्यवस्था भएर चाहिँ उनीहरूले खेल खेल्ने प्रत्येक खेलाडीहरूलाई हामीले फुट बल भली बल क्रिकेट खेलाडीहरूलाई चाहिँ हामीले प्रत्येक कुरामा उनीहरूलाई खेलाएर चाहिँ आफ्नो टिमलाई जित्ने टिमलाई हार र हार्नेलाई प्राइज डिस्ट्रिब्युसन गर्छौँ फुट बल खेलाडीहरूलाई एउटा विनर कप र रनर कप उनीहरूलाई एउटा वितरण गर्छौँ प्रत्येक कुरामा उनीहरूलाई हामीले एउटा सहयोग गरेर चाहिँ प्रत्येक वर्ष नै उनीहरूले आफ्नो हाम्रो आफ्नो जगामा खेल्ने हुनाले प्रत्येक कुरोमा नै भाग लिएर यसरी हामी अघि बढिरहेका हुन्छौँ र हाम्रो चाहिँ कुनै कुराको यस्तो एउटा कुनै कुरो नराम्रो खेलाको हाम्रो असुविधा भएको प्रत्येक खेलाडीहरूलाई हाम्रो चाहिँ एउटा यो जगामा खेल्नु पायो भने चाहिँ राम्रो हुन्थ्यो प्रत्येक खेलाडीहरूलाई चाहिँ हामीले प्राइज डिस्ट्रिब्युसन गरेर हामीले सुविधा असुविधा पनि हेर्ने हामी गर्छौँ जति नै हामी प्रत्येक पल्ट उनीहरूलाई सहयोग गर्ने हामी हामी गर्छौँ